हाम्रो गाउँमा पानीको चाहिँ अब स्रोतहरू के छ भने चाहिँ कसै कसै पानीहरू चाहिँ आफै उत्पन्न भएर आएर वर्षैभरि नै त्यो पानी चलाउने गर्छ कसै चाहिँ अब खोलाको पानीहरू चलाउँछ र अब कतिवटा पानी चाहिँ यो बर्खामा वर्षामा चाहिँ हामी वर्षामा चलाउने गर्छौँ र वर्षा सकेपछि त्यो पानी बन्द हुनेछ किनकि त्यो पानी सुक्छ है तर अब जुन आफै उत्पन्न भएर आएको पानी चाहिँ हामी वर्षैभरि खानेछौँ